हेलो हँ भाइ मैले यो नयाँ ल्यापटप किनेको छु कि त्यसको एसएस के छ भिभोबुक त्यसको चाहिँ प्राइस फिप्टी थाउजन हो कि अब ल्यापटप चाहिँ दामी छ र्यामहरू हेर्दा चाहिँ यसो भिडियो एडिसन गर्नु के अब कोर्सहरू गर्छौ भने अब त्यस्तै खालको अन्त त्यसमा चाहिँ अब एउटा छ कि अब दुइटै टू इन वान ल्यापटप हो स्क्रिनटच र अब किप्याड ल्यापटप जस्तै युस गर्न सक्छौ तिमी अन्त तिमी अब कोर्स गर्छौ हरे त्यसको लागि पर्फेक्ट चाहिँ थियो रहेछ ल्यापटप म किनिरहेको छु कि अन्त एक्सपिरियन्स गरेर यस्तो एडिटिङहरू भिडियोहरू बनाउँदा चाहिँ राम्रो लाग्यो मलाई त्यही चाहिँ तिमीलाई पनि रेफर गर्छु म अन्त प्राइस चाहिँ यसको फिप्टी थाउजन हो कि अन्त त्यति नै हो एकपल्ट हेर्नु अन्त हेर्नु नि रिभ्युजहरू मज्जाको छ